हेलो दाजु म सिंहमारीबाट बोल्दैछु मैले सिंहमारीमा तपाईँको एजेन्सीबाट एउटा क्याब अर्डर गरेको थिएँ कि तर ड्राइभर समयमा आएन मेरो त समयमा पुग्नुपर्ने थियो त्यसले गर्दा मलाई त आपद् पऱ्यो म यो बुक क्यान्सल गर्न चाहन्छु ल